मलाई आफ्नो बारेमा केही भनिदिनुहोस् न तपाईँको बारेमा मलाई अब आफ्नो परिचयहरू दिनुहोस् के भन्नु तपाईँको नाम तपाईँ काहाँबाट हुनुहुन्छ त्यो भनिदिनुहोस् न मेरो नाम चाहिँ सोनाम छिरिङ्ग तामाङ र म चाहिँ कालिम्पोङबाट कालिम्पोङबाट अनि म चाहिँ हालैमा चाहिँ ग्रेजुएसन कलेज सकेर चाहिँ एउटा सरकारी नोकरी सरकारी नोकरी पढाइ गरिरहेको छु है पढाइ गरिरहेको छु अनि अरूमा पनि मैले प्लान गरिरहेको छु एक्जामहरू बस्ने है जस्तै भयो भने मास्टर्स गर्ने कोसिस गरिरहेको छु मेरो घरमा चाहिँ मेरो घर परिवारमा चाहिँ आमा बाबा हुनुहुन्छ अनि हामी चारजना छोराछोरी छौँ है जेठा माइला म कान्छा अनि मेरो बहिनी छ अनि हामी सबैजना चाहिँ पढिरहेका छौँ मेरो दाजु चाहिँ जेठा दाजु चाहिँ काम गर्नुहुन्छ अनि हामी चाहिँ पढ्छौँ अनि हामी तयार भइरहेका छौँ त्यो काम गर्नको लागि हाम्रो हार्ड वर्क डेडिकेसन चाहिँ भइरहेको छ अनि म चाहिँ एक्लै रहन साथै पर्यावरणको पर्यावरणको बिचार गर्न पर्यावरण जङ्गल घुम्न मन लाग्छ है जङ्गलमा चरा चुरुङ्गीको आवाज सुन्न मन लाग्छ अनि म ती सबै सुन्दाखेरि चाहिँ मलाई शान्ति लाग्छ अरू धेरै कामहरू गर्नु मन लाग्छ जस्तै फुलहरू रोप्नु जसद्वारा चाहिँ मलाई मनमा शान्ति पुगेको जस्तो लाग्छ ती सबै गर्दाखेरि चाहिँ आफूले आफैलाई शान्ति लाग्छ मनमा अनि साथी सङ्गीहरूसँग घुम्न जानु नयाँ ठाउँको एक्सफ्लोर गर्नु चाहिँ मलाई मन लाग्छ